खाना बनाउने विषयमा त हामी छोरी मान्छेलाई त सानोदेखिकै बाबाआमाहरूले पकाएको दिदीदाजुहरूले बनाएको देखेर पनि पकाइहाल हाल्छौँ नि तर खानेकुरा अब सबै पकाउनु त ठुल्ठुलो राम्रो राम्रो आइटमहरू बनाउनु त जान्दिनँ हामी त म त तर अब माछा मासुहरू पकाउनु यस्तोहरू पकाउनु गुन्द्रुकहरू पकाउनु थुक्पा मोमोहरू पकाउनु चाहिँ जान्दछु चाउमिनहरू बनाउन जान्दछु तर अब मलाई धेरै इच्छा लागेको र मनपर्ने चाहिँ मोमो मनपर्छ अनि मोमो बनाउँदा चाहिँ किमाहरू काट्नुपर्छ अब जेको बनाए पनि कोपीको मासुको जेको बनाउनु मन इच्छा छ पहिला किमा काट्यो प्याजहरू काट्यो त्यहाँदेखि मैदा गुनेर राख्यो त्यहाँदेखि त्यसलाई त्यो किमा बनाएर एकछिन ढकनी लगाएर राखेर पास हुन्छ त्यो मैदाको पनि पास पुग्छ त्यो किमाको पनि राम्रो सेट हुन्छ अन्त त्यहाँदेखि बनायो त्यो मुजा बनाउँदै किमा लायो मुजा बनाउँदै मक्टुमा राख्नुपर्छ र पकाउनुपर्छ त्यति चाहिँ जान्दछु म अरू चाहिँ साह्रै पारा आउँदैन अरू अरू आइटमको खानाहरू चाहिँ अरू चाहिँ सबै नै अब बनाउँछु

घरमै सबै नै अब बनाउँछु गर्छु कामहरू चाहिँ खाना मत् मात्रै नभएर बाँकी सबै कामहरू नै गर्नुपर्छ नि छोरी मान्छेले त